खेल खेल्दा घाइते हुने वा दुर्घटनामा परेका खेलाडीहरूका लागि हाम्रो क्षेत्रमा खेल खेलाउने संस्थाहरूले नै सबै सुविधा उपलब्ध गराएका छन्